ए हजुर हजुर मैले भन्नुपर्दा चाहिँ अब सानैदेखि रुचि थियो बाँसुरीमा चाहिँ अब दादाले बजाउने गर्थ्यो स्कुल ब्यान्डमा है अनि त्यही दादाले बजाएको देख्दा देख्दा मलाई पनि अब धेरै बजाउन मन लाग्थ्यो अनि दादाले स्कुलबाट ल्याउनु हुन्थ्यो बाँसुरी प्र्याक्टिस गर्नको लागि अनि म पनि त्यही दादाले बजाइसकेर प्र्याक्टिस गरिसकेर त्यहाँ राख्दा चाहिँ छोडिराख्दा चाहिँ अन्त मैले त्यही बजाएँ त्यही अब दादालाई सोधेर बजाइनै रहन्थेँ प्र्याक्टिस गरिनै रहन्थेँ है हजुर त्यसरी नै रुचि अब बढेर गएको अनि हजुर त्यसरी नै बजाउँदै गर्दा स्कुलको ब्यान्डमा बजाउन थालेँ क्लास सिक्सदेखि अन्त हो यतिकै बजाउँदा बजाउँदै पछि अन्त भजन कीर्तनतिर हिँड्न हिँड्न थालेँ अनि हो यतिकै हजुर क्लासहरू पनि गर्न थालेँ लिन थालेँ हजुर हजुर अनि हो यतिकै बजाउँदै अन्त गएँ हजुर अनि अहिलेसम्म बजाउँदै छु त्यसरी नै